म एउटा स्टुडेन्ट हो म क्लास टेनमा पढ्छु र मेरो धेरै साथीहरू छ तर पाँचजना छजना तिनीहरूको नाम छ अमित प्रदिप अनमोल साम्तेन अदित्य यिनीहरूसित म थिप थुप्रै मिल्ने जुल्ने गर्छु त्यस्तै मिल्दा मिल्दै हामी कहीँ पनि जाँदा अरूसँग त बोल्नु सक्दैन किनभने अरूको घर टाढो टाढो छ मिले भए पनि हामी छजना खालि छ अन्त त्यस्तो मिल्दा मिल्दा नै हामी कहीँ पनि घुम्नु गयो कहीँ पनि घाम लागेको छ राम्रो दिन भएको छ हामी राम्रो दिन भएको छ भने हामी यस्तै यता घुम्नु जान्छौँ जहाँ कोही पनि जाँदैन बाँदर जस्तै हामी कहाँ कहाँ चड्ने गर्छौँ यासरी थुप्रै जग्गा घुम्छौँ अन्त त्यस्तो हुँदा सबले सबले त मेरो कुरा मान्छ पनि मो स्कुल क्यापटन पनि हो अनि हुनु हा सबले सबले मेरो कुरा मान्छ मलाई राम्रो लाग्छ सबले मेरो रेस्पेक्ट गर्छ मेरो कुरा मान्छ उनीहरूको घरमा केही प्रबल्म भयो भने मलाई आएर सोध्छ के भन्नु पऱ्यो भने म भन्छु हामी कहीँ पनि घुम्नु जाँदा सबको स्वास्थ्यको ख्याल मै राख्छु खानेमा के खाने गर्नेमा के गर्ने अनि यस्तै हुँदा हामी एकपल्ट घुम्नु गएको थियौँ जसमा मेरो एकजना साथीको हातमा पुरा चोट लागेको थियो त्यो दिनको बाद मैले बुझेँ कि फर्स्ट एड पनि लिएर घुम्नु पर्छ भनेर अन्त हामी अहिलेसम्म फर्स्ट एड फर्स्ट एड लिएर घुम्छौँ इस्पेस्यल्ली म आफ्नो ब्यागमा एउटा ब्यान्डेड त बोक्छै बोक्छु अरू केही बोके नबोके पनि ब्यान्डेड त बोक्छुै बोक्छु एन